मलाई मनपर्ने बिदाहरू चाहिँ समर भ्याकेसन हो अनि समर भ्याकेसनमा चाहिँ वन मन्थ होल छुट्टी हुन्छ नि त अनि त्यहाँबाट त्यो छुट्टीभरिमा चाहिँ अब समर समर भ्याकेसनमा चाहिँ किन अब मनपर्छ भन्दाखेरि चाहिँ समर भ्याकेसन अब एकदमै सन्नी डे हुन्छ अनि त्यहाँनिर त्यो अब चाहिँ अल्छिलाग्दो हुन्छ अन्त के भन्छ के गर्नु गर्नु स्कुलहरू त झन् अब स्कुलमा त्यो गरमले गर्दाखेरि पनि बिमार हुन्छ है अन्त त्यहाँबाट चाहिँ त्यो त्यो त्यो भ्याकेसन चाहिँ मलाई प्रायः असाध्यै मनपर्छ अनि त्यो समर भ्याकेसनमा चाहिँ हामीहरूलाई त्यो होलिडेको लागि चाहिँ है हामीलाई टिचरले चाहिँ एउटा उपन्यास पढ्नु भनेर भनेको थियो है त्यो उपन्यासको नाम चाहिँ तर कहिले अनि त्यो तर कहिले चाहिँ कवि कोवि प्रकाश कोविदले लेखेको थियो त्यो उपन्यास चाहिँ असाध्यै भन्दा पनि एकदमै मनपर्ने रोचक अनि आफ्नो जुन यो नेपाली भाषा अर्थात् हामीहरू नेपालीहरूको लागि एकदमै उनको त्यो उपन्यास चाहिँ हाम्रो लागि नै लेखेको त्यो उपन्यास लेखेको हो भनेर त्यस्तो खालको चाहिँ अब त्यो पढ्दाखेरि चाहिँ फिल भएको थियो होइन अनि त्यो उपन्यासमा चाहिँ अब एकदमै अब त्यो जुन अब पहिला पहिलाको है त्यो जुन कमान एरियाहरू भयो दार्जिलिङको कमान एरियामा चाहिँ पहिलाकोहरू चाहिँ है ब्रिटिसहरूले चाहिँ अब त्यो एरियालाई कब्जा गरेको थियो प्लस कब्जा मात्रै गरेको थिएन उनीहरूले अब टी कल्टिभेटहरू गर्थ्यो तर अब त्यहाँनिर चाहिँ अब उनीहरूले नि राज गरेर है नेपालीहरूलाई चाहिँ अब हो त्यहाँनिर चाहिँ जात जात अब छुट्ट्याएको थियो होइन लेप्चाहरूले चाहिँ अब त्यो ब्रिटिसको रूललाई चाहिँ फलो नगरेको कारणले गर्दाखेरि चाहिँ उनीहरू चाहिँ बेग्लै बस्ने गर्दै थियो अन्त उनीहरूको आफ्नो आफ्नो जमिन आफ्नो उसमै बस्थ्यो है खान्थ्यो तर अब अब जुन राईहरू थियो उनीहरूको लागि चाहिँ एकदमै त्यो ब्रिटिसहरूले चाहिँ एकदम भन्दा पनि एकदम आफ्नो कब्जामा राखेको थियो है उनीहरूलाई अब दिनको रोज दिन्थ्यो तर एक दिन एप एक दिन अब उनीहरूले त्यो काम गर्नु है गएन भने पनि उनीहरूको हाजिरा काटिदिएर हुन्छ कि कति टर्चर गरेर है राखेको थियो उनीहरूको लाइफ अब उनीहरूको लाइफ चाहिँ एकदमै भद्दाभन्दा पनि भद्दा भइसकेको थियो है त्यो टाइममा चाहिँ ब्रिटिसहरूले चाहिँ यस्तो कब्जा गरेर राखेको थियो कि अब जुन अब त्यो जुन नेपाली अब राई भाइ हुनुहुन्छ त्यो पनि छन् त्यो पनि अब सबैजनालाई नै अब कम्पलसरी गरेर नै अब उनीहरूले त्यो काममा जानुपर्ने थियो है नभए उनीहरूलाई एक गाँस खानको लागि पनि तड्पिनु पर्थ्यो तर त्यस्तै हुँदाखेरि चाहिँ अब त्यो अफिसरहरू है एकदमै त्यहाँनिर चाहिँ यो उपन्यास चाहिँ सेभेन्टी पर्सेन्ट चाहिँ सेभेन्टी पर्सेन्ट चाहिँ ट्रुथ हो है भनेर चाहिँ त्यो उपन्यासमा भनिएको थियो कविले है प्रकाश कोविदले अन्त त्यो उपन्यासमा चाहिँ एकजना चाहिँ एकजना चाहिँ मिर्गे भन्ने थियो है त्यो मिर्गे चाहिँ एकदमै अब डेन्जरेस अब नेपाली मान्छे नै हो ऊ चाहिँ होइन तर ऊ चाहिँ अफिसर होइन अब ऊ चाहिँ अब उसले चाहिँ अब त्यो जति पनि अब त्यो हुन्छ नि पशुहरू भयो अब जङ्गलतिर कति के के जन जन्तुहरू के के लाग्छ है अनि त्यहाँबाट त्यहाँनिर चाहिँ उसको चाहिँ काम परेको थियो है उसको अनि त्यहाँबाट चाहिँ ऊ त्यहाँनिर त्यो ठाउँमा आएको थियो त्यो ठाउँमा आउँदाखेरि चाहिँ अब त्यहाँनिर चाहिँ एउटा रतन रतनलाल भन्ने चाहिँ एकजना थियो है त्यो मान्छे त्यो मान्छे पनि अब हिजा हाजिरा खाएर नै अब काम गर्थ्यो होइन त्यो केटा चाहिँ त्यो केटा चाहिँ अब मिर्गेको चाहिँ एकदमै अब क्लोज फ्रेन्ड टाइपको भएको थियो होइन तर त्यो रतनलाल चाहिँ अब एकजना लेप्चा अब लेप्चा त्यो केटीलाई चाहिँ मनपराउँथ्यो अनि त्यो केटीले पनि उसलाई मनपराउँथी तर त्यो रतनलाल चाहिँ सेभेन त्यो रतनलाल अब उनीहरूको त्यो हाजिरा त्यो अब काम गर्न जाँदाखेरि चाहिँ उनीहरूलाई चाहिँ प्रायः आफ्नो नम्बरले पुकार्थ्यो होइन अनि तर उसलाई नम्बरले नै पुकारेर जिस्काउने गर्दथ्यो होइन अन्त त्यो हुँदाखेरि चाहिँ गाउँको मान्छेले थाहा पायो होइन त्यो ब्रिटिसहरूले थाहा पायो अन्त त्यो केटालाई चाहिँ अब के भन्छ त्यसरी अब उयो गर्नुहुँदैन होइन अन्त ऊ चाहिँ अब त्यहाँनिर त्यो काममा गर्नैपर्छ नभए यस्तो हुन्छ उस्तो हुन्छ अनि टर्चरहरू गर्न थाल्यो अन्त कसै सबैजनाले नै कुराकानीहरू गरिदियो होइन त्यहाँदेखि चाहिँ त्यो जुन केटाको है त्यहाँनिर चाहिँ ब्रिटिसहरूले चाहिँ अब ठुल ठुलो अफिसरहरूले चाहिँ के चाहिँ गर्थ्यो भन्दाखेरि चाहिँ केटीहरूलाई अब केटीहरूलाई केटीहरूलाई आफ्नो आफ्नो त्यो आफ्नो कब्जामा राखेर है मौजमजाको लागि लिएर राख्थ्यो उनीहरूले अब जुन केटी आउँथ्यो गाउँमा है अलिक यङ अब उनीहरूलाई मनपर्ने त्यो त्यो उनीहरूले चाहिँ अब लिएर चाहिँ अब आफ्नो त्यहाँनिर बनाएर राख्थ्यो है उनीहरूको लाइफ नै बिगारेर बिगारदिन्थ्यो अनि त्यो हुँदाखेरि चाहिँ त्यो रतनलालको बहिनीलाई पनि बोलाएको थियो होइन अब अब के भन्छ त्यो अफि त्यो म्यानेजर आएर चाहिँ भनेको थियो भोलि त्यो केटीलाई चाहिँ लान्छ भनेर तर अँ त्यो केटाले चाहिँ मानेन है म लान दिँदिनँ म मेरो बहिनी हो यस्तो भन्दाखेरि चाहिँ त्यो अफिसरले चाहिँ त्यो आफ्नो त्यो त्यो जुन हिर्काउने त्यो उयो हुन्थ्यो है त्यसले चाहिँ एकदमै असाध्यै त्यो केटालाई चाहिँ अब खुनसरी लतपत बनाएर चाहिँ छोडेको थियो है त्यहाँदेखि चाहिँ मिर्गे आएको थियो मिर्गेले चाहिँ त्यो कुरालाई चाहिँ इन्कार गरेर चाहिँ त्यो कुरा मन नपराएर चाहिँ त्यो रुललाई चाहिँ अब उसले ब्रेक गर्नको लागि चाहिँ त्यो जुन भोलिपल्ट फेरि त्यो ल्याउन आउने त्यो म्यानेजर त्यो आएको थियो त्यसलाई नै भक्कु यसरी अब कुटेर त्यसो गर्दाखेरि चाहिँ मिर्गेलाई पनि मिर्गेलाई चाहिँ त्यो त्यहाँ त्यो टाइममा चाहिँ ब्रिटिसहरूले चाहिँ अब जो जतिले पनि अब गल्तीहरू गर्थ्यो अथवा केही अब आफूले भनेको कुराहरू नगर्ने त्यस्तो मान्छेहरूलाई चाहिँ त्यो गाउँबाट नै हड्डाबाहर गरिदिन्थ्यो है हड्डाबाहर गर्ने त्यो सिस्टम चाहिँ त्यहाँनिर भएको कारणले गर्दाखेरि चाहिँ एकदमै सबैजना डराएर भए पनि उनीहरू आफ्नो आफ्नो काम गर्थ्यो होइन अनि त्यस्तो हुँदाखेरि चाहिँ त्यो मिर्गेलाई चाहिँ अब त्यो अफिसर त्यो अब उसको त्यो पोस्टबाट चाहिँ हड्डाबाहर गरिदिने गरे हड्डाबाहर गर्दाखेरि चाहिँ अब हरेक जग्गालाई जग्गामा चाहिँ अब उनीहरूले क्या अब भनिसकेको हुन्थ्यो अब यो गाउँमा यो अब यो ठाउँबाट चाहिँ यो यो मान्छे चाहिँ हड्डाबाहर हुँदैछ अनि उनीहरूको लागि चाहिँ अब अरू जग्गा गएर बस्ने ठाउँ पनि हुने थिएन उनीहरूलाई इभन कामहरू पनि पाउन मुस्किलभन्दा मुस्किल पर्थ्यो होइन अनि तर अनि त्यहाँबाट त्यस्तै हुँदाखेरि चाहिँ त्यो केटाले चाहिँ अब त्यो उयो स्क्वाड गऱ्यो होइन त्यहाँदेखि मिर्गेलाई जब है हड्डाबाहर गऱ्यो है त्यहाँदेखि ऊ अर्कै ठाउँमा गएर बस्न थाल्यो तर त्यो मिर्गेसँग चाहिँ एकदमै सबैजना नै असाध्यै नै डराउने गर्थ्यो है उसले त्यहाँदेखि त्यस्तै हुँदाखेरि हुँदा हुँदा हुँदा त्यो मिर्गे त्यहाँदेखि बादमा आयो फेरि त्यो एउटा अफिसरसँग चाहिँ भेटेको थियो होइन भेट्दाखेरि चाहिँ त्यो मिर्गे त्यो मिर्गेलाई चाहिँ अब त्यो अफिसरहरूले चाहिँ अब त्यहाँनिर बाटोमा देख्दाखेरि चाहिँ अब एकदमै अब डराएर अब के यसले के गर्छ भनेर उसलाई भक्कु कुट्यो होइन अब आफ्नो हातखुट्टाहरू पनि चलेको थिएन उनको आफ्नो बुढी पनि थियो नानी पनि थियो अनि त्यस्तो गर्दाखेरि चाहिँ अब तर मिर्गेले चाहिँ आफ्नो अब नेपालीहरूको एकदमै जस्टिस अब पाओस् भनेर चाहिँ उनले एकदमै आफ्नो फुल उसको डल्लै लाइफ नै अब त्यो हड्डाबाहर भएर नै बितायो अनि तर त्यो जुन ब्रिटिसहरूको रुलमा है अब जति पनि अब त्यहाँनिर अत्याचार गर अत्याचार भएर बसेको मान्छेहरू थियो होइन त्यो मान्छेहरूले चाहिँ अब उनीहरूले त्यति कति भएर पनि क्या उनीहरूले अब टाइमै पाउन सकेन टाइम पाउन सकेन मतलब अब उनीहरूले लाइफ लाइफमा है जति पनि अब इस्युहरू थियो केही पनि उनीहरूले इन्डिपेन्डेन्ट हुनसकेको थिएन है त्यहाँदेखि अब ऊ इन्डिया इन्डिपेन्डेन्ट भएको कति पनि अब दृश्य सेभेन्टी फाइभ सेभेन्टी फिफ्थ इन्डिपेन्डेन्स डे हुन्छ होइन जुन महात्मा गान्धीले त्यो गरेको थियो तर त्यो टाइममा अब जसरी जति पनि जति जतिजनाले पनि स्ट्रगलहरू गऱ्यो है आफ्नो अब त्यो आफ्नै जग्गामा पनि अब ब्रिटिसहरूको रुलमा उनीहरूको हेपाइमा बस्यो अनि त्यहाँबाट उनीहरूको एगेन्स्ट गर्ने कोही थिएन अनि त्यस्तरी हुँदाखेरि चाहिँ अन्त यो उपन्यासलाई चाहिँ तर कहिले भनेर भनिएको छ होइन तर कहिले अब कहिले हुने हो भनेर चाहिँ उनीहरूले सस्पेन्समा थियो तर बट बट वि आर लकी के अब यहाँनिर इन्डिपेन्डेन्ट छ अहिले फिलहालमा अब हामीले आफ्नो प्लेसमा आफ्नो ठाउँमा आफ्नो आफ्नै इच्छाले आफ्नै यो अब घर ठाउँमा बस्न सकिरहेको छ अनि त्यहाँबाट अब फर्दर फ्युचर पनि राम्रै छ अनि त्यहाँबाट त्यो ब्रिटिस रुल त्यो मोस्ट इम्पोर्टेन्ट चाहिँ है त्यो ब्रिटिस रुलले गर्दाखेरि चाहिँ कति चाहिँ अब स्ट्रगल गऱ्यो होइन त्यो कुराले चाहिँ सम्झिँदा अब एकदम ब्लाङ्क अनि त्यहाँबाट यस्तै उपन्यासहरू है कति कविहरूले अब कति यो उपन्यासहरू भयो नाटकहरू भयो जति पनि यो पुस्तकहरू लेखेको छ है त्यो असाध्यैभन्दा पनि असाध्यै मनपर्छ जुन कुराहरू चाहिँ ट्रुथ ट्रुथ हुन्छ अनि त्यहाँबाट अब भइसकेको कुराहरू भए तापनि अब आफूहरूले चाल पाउँदा के कसो यसो हेर्थ्यो जति पनि डिटेल्सहरू थाहा पाउँछ त्यो कुराहरूलाई एनालाइज गरेर आफूले थाहा पाउनु नै एकदमै मोस्ट इम्पोर्टेन्ट हो अनि मलाई एक असाध्यै मनपर्छ यस्तो पुस्तकहरू पढ्नु अनि त्यहाँबाट आफ्नो लाइफको लागि फर्दर फ्युचरको लागि पनि सोच्नु